पिटी उषा चाहिँ एउटा फिमेल रनर हो जसले हाम्रो इन्डियालाई रिप्रेजेन्ट गराएर ओलिम्पिकमा गएर मेडल लिएर आएको छ म चाहिँ उसको म चाहिँ ऊबाट इन्स्पायर भएको हो किनभने त्यो जमानामा केटीहरूलाई त्यस्तो आगे अघि बढ्नु दिँदैनथ्यो होइन केटीहरूलाई दबाउहरू राख्थ्यो दबाउमा राख्थ्यो कि यो केटीले गर्ने कुरो होइन केटी केटीहरू भनेको यसरी नै खाना पकाएर बस्ने सानोमै बिहा गरिदिने हो त्यस्तो जमानामा चाहिँ पिटी उषाले चाहिँ हाम्रो इन्डियालाई रिप्रेजेन्ट गराएर चाहिँ इन्डियाको लागि मेडल लिएर आएको थियो होइन त्यही भएर म चाहिँ पिटी उषासँग धेरै इन्स्पायर हुन्छु क्या हो हाम्रो गाउँमा पनि त्यस्तै छ अब अहिलेको जमानामा त अब त्यस्तो छैन केटाकेटी सबैलाई एकै सोच्छ होइन तर पनि अब गाउँ बस्तीहरू तिर चाहिँ अब त्यस्तै छ नि त केटीहरू चाहिँ अब केटीहरूलाई त्यस्तो इम्पोर्टेन्स दिँदैन केटाहरूलाईभन्दा बेसी अनि त त्यही भएर मेरो गाउँमा पनि बेसी पढेकोहरू छैन तर मैले चाहिँ अब त्यही फिमेल हरूलाई हेरेर के हो अब इन्स्पायर भएर म पनि पढेँ पढेर मैले पनि पोल साइन्स अनरमा मास्टर्स गरेको छु अनि त अहिले चाहिँ म नर्सरी स्कुलको टिचर म एउटा स्कुलमा टिचिङ गर्छु त्यो स्कुलमा मेरो नानीहरूलाई म पढाउँछु पनि र मेरो स्पोर्ट्सहरूतिर होइन स्पोर्ट जस्तै गेम्स रनिङ फिजिकल एक्टिभिटिजहरूतिर म सबैलाई पार्टिसिपेट गराउँछु यो भनेको यस्तो हो यो भनेको यस्तो हो यस्तो गर्यो भने यस्तो हुन्छ भनेर सबैलाई सिकाउँछु मेरो नानीहरू सबैलाई हैन म पनि मेरो पनि आफ्नो आफ्नो फिजिकल हेल्थ म पनि बिहान बेलुका कुदेर राम्रो राम्रो छ मेरो फिजिकल हेल्थ पनि बेल् बिहान बेलुका कुदेर म पनि बिहान बेलुका कुद्छु र मेरो स्कुलको नानीहरूलाई पनि अब स्पोर्ट्स स्पोर्ट्सको पिरियड हुँदाखेरि चाहिँ मेरो नानीहरूलाई म सिकाउँछु गेम्सहरू थुप्रो गेम्सहरू फिजिकल एक्टिभिटिजहरू रनिङहरू गर्न सिकाउँछु है त हन्ड्रेड मिटर्स टु हन्ड्रेड मिटर्स

यो कुरोहरूले चाहिँ यो कुरोहरू गरेपछि चाहिँ अब मैले म पिटी उषाको बाट इन्स्पायर भयो भने म मदेखिको मेरो नानीहरू पनि कसै इन्स्पायर भयो भने उसले पनि अरूलाई सिकाउँछ नि त हैन त्यही भएर चाहिँ मैले नानीहरूलाई गेम्सहरू स्पोर्ट्सहरूमा सबैलाई पार्टिसिपेट गराएको